अब पश्चिम बङ्गालमा त्यस्तो ठाउँहरू पुरा छ अन्त जति याद छ त्यति चाहिँ म भन्ने ट्राई गर्छु एउटा चाहिँ कलकत्ता साउथ सिटी कुइस्ट माल सिलगढी सिटी सेन्टर अन्त बिग बजार भेगास सर्कल कालिम्पोङ सुपर मार्केट अन्त राक किचन एन्ड पोप